म भारतीयको चलचित्रको सङ्गीतबारे सोच्नुपर्दाखेरि अमिताभ बच्चन साह्रै मनपर्छ अमिताभ बच्चनको पिक्चरहरू हामी शोले हेर्यौँ धेरै पिक्चरहरू अमिताभ बच्चन चलचित्रका नायिका एकदमै अभिनेत्री श्रीदेवी मनपर्छ अहिलेको फिलहाल अभिनय अभिनेता भन्यो भने अहिलेको फिलहाल हाम्रो भारतको चलचित्र शाहरुख खान सलमान खान अक्षय कुमार यिनीहरूको पनि पिक्चर मैले हेरिसकेको छु भने एकदमै राम्रो अभिनेत्री अभिनेत्री निभाउने हाम्रा भारतका मनिषा कोइराला यिनीहरूको पनि पिक्चर मैले हेरेको छु एकदमै राम्रो लाग्छ र भारत एउटा यस्तो देश हो जो कि सङ्गीतको बारेमा हामी सङ्गीत भयङ्कर मनपराउँछौँ र गानाहरू पनि सुन्छौँ फिल्म पनि हेर्छौँ मुभीहरू हेर्छौँ हामी चलचित्रको गीतहरू हामी सुन्छौँ मलाई एकदमै मनपर्ने गायकको बारेमा बताउनुपर्दा उदित नारायण झा कुमार सानु हिन्दी हिन्दी जगत्का एकदम गायक अति नै राम्रो लाग्छ मलाई र नेपालीको गायक सुन्दा भन्दाखेरि अहिले हाम्रो चलचित्र फिलहाल एकदम भारतको एकदम चर्चित गायिका गायक पुष्पन प्रधान पुष्पन प्रधानलाई हेर्दाखेरि हामी सुन्छौँ नेपाली गीतहरू सुन्छौँ पुष्पन प्रधानको अति नै राम्रो लाग्छ मलाई नेपाली गीतहरू पनि मनपर्छ पुष्पन प्रधानको एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने यस्तो गीतहरू भरे भयङ्कर मनपर्छ हामीलाई नेपालीकोमा अन्त अब अर्को भनौँ भने धेरै अब नेपालका मात्रै नभएर यहाँ भारतको पनि चलचित्र र गायकहरू त्यति नै बढी हौस हौसलाको साथमा हामी सुन्छौँ र नेपाली फिल्म पनि हामी हेर्छौँ एकदमै राम्रो राजेश हमाल नेपालको चलचित्र हँ नायक राजेश हमालको पिक्चर पनि हामीले हेरेको छौँ अल्लारे जस्तो हँ अल्लारे पिक्चर हामी धेरै चलचित्रहरू हामी सुनेर आएको छौँ हेरेर आएको छौँ एकदमै राम्रो लाग्छ र भारतको सबभन्दा मनपर्ने मलाई चाहिँ अमिताभ बच्चन नै हो अनि शोले पिक्चर हामी हेर्छौँ अरू धेरै धेरै पिक्चर पनि हामीले हेर्छौँ बरसात कि एक रात हाम्रो इन्डियामै सुटिङ भएको यत्ति राम्रो अभिनय अब अभिनय गर्नुभएको छ अमिताभ बच्चनले एकदमै मनपर्छ मलाई